हेलो

हजुर भन्नुहोस् न हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर फिफ्टिन अगस्तमा तपाईँको अहिले हाम्रो सल्लाह भएको थियो टिचर्स मिटिङ भएर चाहिँ उत्यो गर्दाखेरि तपाईँको लाने भएको छ नानीहरूलाई हो यो पालि चाहिँ हजुर यो पालि यो पालि चाहिँ नानीहरूलाई डेलो लाने कुरा भएको छ अनि नानीहरूलाई बिहान फ्री नै हुन्छ नि आठ साढे आठमा चाहिँ अब निस्किएर रेडी भएर होइन प्रोपर युनिफर्ममा आउनु भन्दैथियो र यही कुरा हो अनि पैसा सानसानो स्टुडेन्टलाई फाइभ हन्ड्रेड अरूलाई ठुल्ठुलोलाई वान थाउजन्ड गरेर उठाउँदैछ हजुर फाइभमा पढ्छ भने तपाईँको फाइभ हन्ड्रेड पऱ्यो हजुर हजुर ए होइन होइन खानाहरू चाहिँ यता नै प्याकेट लन्च गरेको थियो कि को को जान्छ त्योअनुसार उठाएर नाम उठाएर कलेक्सन उठाएर चाहिँ त्यहीअनुसारको चाहिँ प्याकेट लन्च माथिनिर अर्डर दिने रहेछ हजुर हजुर हजुर ड्राई ड्राई हजुर पानीहरू चाहिँ नानीहरूलाई मनतातो खानेलाई मनतातो चिसो खानेलाई चाहिँ चिसो खानेलाई चाहिँ यतै प्रोभाइड हुन्छ हो अब कतिजना नानी बिमार हुन्छ हो उनीहरूलाई चाहिँ गर्दा हुन्छ तातो पानी लाँदा हजुर पहिला सुरु स्कुलदेखिको नै लाने भएको छ बसमा हो स्कुल त्यहाँदेखिको त्यहीँबाट चाहिँ जर्नी स्टार्ट हुनेछ हजुर

हजुर सबैजना जाँदैन पाँच छजना जान्छ होला त्यहाँदेखिको को को हुन्छ हो सर मिस गरेर हजुर हजुर हजुर हजुर कुवा टाइपको छ हजुर हजुर ए हुन्छ हुन्छ हुन् ए हुन्छ त्यो सुर्ता नमान्नुहोस् न यता हामी याद गरिहाल्छौँ नि

ए आउनु पाउँदैन होला आउनु पाउँदैन सायद किनभने अब स्टुडेन्टहरूसँग हुन्छ हो गाइडेन्स पनि टिचरहरू हुनुहुन्छ हो सबैजना गाइड गरिहाल्छौँ नि सबै एकएकजनाले ए हुन्छ हुन्छ हवस् ए हुन्छ